मैले सामान किन्दाको पोजेटिभ एक्सपिरियन्स भन्नुपर्दा चाहिँ मालबजार कस्मो बजारबाट सामसङको इयरफोन लिएको थिएँ सामसङको इयरफोन साह्रै राम्रो हुँदो रहेछ कलर पनि राम्रो साउन्ड क्वालिटी पनि राम्रो एकदम क्लियर आउने अनि लुक्स पनि राम्रो एकदमै राम्रो हुँदो रहेछ सामसङको इयरफोन चाहिँ मलाई त साह्रो राम्रो लाग्यो